अब अब यो पशु पालनले चाहिँ पशु पालन गर्दा चाहिँ हामीलाई चाहिँ अब घरमा पशु पालन गरिएको गरेकोले गर्दा चाहिँ हामीलाई गाईबाट चाहिँ अब दुध निक्लिन्छ घरमा खानु अन्त त्यहीँ दुध अलिकति बेच्यो भने त्यसैबाट गाईले खाने अब पिना भुसहरू आउँछ सँगसँगै अब पशुको अब हाम्रो गाई बाख्राबाट मल निस्किन्छ मल अब हामीले आफ्नै खेतीबारीमा लगाएर अब हामीले पशुबाट चाहिँ फाइदाहरू लिन सक्दछौँ अब यो मलहरू अब दुधबाट चाहिँ हामीले एसबाट चाहिँ यसरी फइदा लिनु सक्दछौँ तर हाम्रो अब धेरै अब त छैन अब धेरै पाराले व्यावसायिक हिसाबले चाहिँ हामीले गर्नु चाहिँ सकेको छैनौँ कारण अब जग्गाहरू पनि अब अलिकति कम्ती नै छ पहिला हेरी मासिँदै गयो घरहरू बनियो त्यसकारण चाहिँ अब कम्ती हिसाबले भा पनि आफ्नु घर राम्रोसँगले चलिराखेको छ दुध आफ्नै घरमा चल्छ मल अब मल लगाएर खेतमा अब अन्न बालीहरू सबै उत्पादन भइराखेकै छौँ अन्त यो व्यावसयीबाट चाहिँ अब आफूलाई चाहिँ स्वनिर्भर भइरहेको नै जस्तो लाग्छ कारण अब बेसी अब किन्नु होर्नु पर्दैन घरैमा भएको अब सब्जीहरूबाट नै चलिराखेको छ गुजारा चलिराखेको छ